हजुर भन्नुहोस् ए हजुर कहाँबाट होला ए हजुर हजुर ए हजुर हजुर हजुर

ए हजुर हजुर हजुर ज्यादा त होइन अब यहीँ यतै उता टी सेन्टरमा बरु घुमाइदिन्छु है अनि त चर्चेसभन्दा पनि यहाँको फेमस टी स्टेटहरू त अब तिर घुमाउँछु म हो जति टुरिस्टहरू आउँछ म त यता ह्यापी भ्यालीमा हाम्रो भाइहरूले घुमाउँछ म यता अकबरहरू घुमाउँछु अनि अरू यसै गरी यता सुखे ओह्रालोहरू तपाईँ आए भने तपाईँलाई घुमाउनु सक्छु

ए म आफै जाने चाहिँ मार्ग्रेट होप हो हो हजुर हजुर यता बालासनहरू भन्ने अनि म यहाँ टकभर घुमाउँछु म खुदै चाहिँ त्यो ऊ त्यो घुमाउँछु बर्नेसबेग टी स्टेट घुमाउँछु हजुर हजुर लानु सक्छु नि लानु सक्छु सक्छु अहिले म जति पनि आउँछ त्यही विषयलाई लिएर आउँछ है हेर्नुहरू आउँछ के कस्तो छ भनेर अब यो तिनवटा गार्डनको चाहिँ म्यानेजर बाबुलाई चिन्छु अनि त म उनीहरूसँग कुरा गरेर लानु सक्छु हजुर हजुर हजुर हजुर हजुर अब फर्स्ट फ्लसहरूको कुरा गऱ्यो भने त अब तपाईँलाई म यसै एप्रिलहरूतिर आएको ठिक लाग्यो हो मुलाहरू राम्रो फलाएको हुन्छ अहिले त तपाईँको अहिले आउनुभयो भने चाहिँ घुमाउनु सक्छु देखाउनु सक्छु हो तर तपाईँको त्यही हो तपाईँको यो जुन खास खास चियापत्ती चाहिँ अहिले चाहिँ जुन बनिन्छ म अहिले चाहिँ देखाउनु सक्दिनँ आइहाल्नुभयो भने चाहिँ तपाईँ महिना अहिलेको कति भन्नुहोस् त तपाईँ यसो गर्नुहोस् कि मार्चहरू तिर आउनुहोस् ठिकै हुन्छ हजुर हजुर गरम यहाँ त गरम त के भन्नु यहाँ जाडो हुन्छ हो तपाईँलाई थाहा भएकै कुरा हो त्यो ओरालो कतिवडा तल तल समतल एरियाहरूमा चाहिँ अलिकति गरम होला त त्यस्तो गरम हुँदैन अब तपाईँहरू जत्तिको चाहिँ गरम हुँदैन सुर्ताउनु पर्दैन तपाईँले हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ